मलाई चाहिँ अप्ठ्यारो परेकोमा चाहिँ चिकन चिल्ली हो चिकन चिल्लीमा चाहिँ म त्यस्तो खासै बनाउन सक्दिनँ र त्यसमा के के मर मसाला लाउनुपर्छ र कति कति लाउनुपर्छ कसरी लाउनुपर्छ त्यसको त्यति मलाई ज्ञान नभएको कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ म धेरै असुविधा भएको करणले गर्दा त्यसलाई म सिक्न चाहन्छु